प्रार्थना भनेको चाहिँ हामीलाई अब होइन भगवानसँग अब एउटा कनेक्ट गर्ने प्रार्थना भनेको अब हामीले केही मागेको कुराहरू अब पुग्ने हामीले माग हामीले भगवान्लाई अब माग्नु छ भनेलाई हामीले प्रार्थना गर्छु र अब प्रार्थना सायद नभएको भए हामीहरू आबो भगवान्को बिचहरूमा अब त्यस्तो अब कनेक्टिभिटी अब होइन अब एउटा सम्बन्ध पनि हुने थिएन होला अब हामीले अब भगवान्लाई माग्नु अब केही माग्नुलाई चाहिँ प्रार्थना भन्छ र भगवान्लाई हामी विश्वास गर्छौँ र त्यो विश्वास प्रार्थनामा नै कायम छ है र अब प्रार्थनाले धेरै मान्छेहरूको अब इच्छा हुन्छ र त्यो मान्छेले अब नसक्दा नसक्दा पनि अब प्रार्थनाबाट अब हामीलाई हामीले भगवान्लाई केही अब आफ्नो मागहरू प्रार्थनाबाट नै हामीले भगवान्लाई भन्छौँ र प्रार्थनाले प्रार्थना गरिसके पछि हामीलाई अब भगवान्ले अब प्रार्थना गरिसके पछि है हामीले अब धेरै अब सन्तुष्टि हुन्छ आफूलाई अब मैले भगवान्सँग यो मागेको थिएँ एउटा विश्वास हुन्छ र त्यो काम सफल भएर जान्छ हामीले कुनै पनि काम गर्दाखेरि या फिर कुनै पनि जे पनि कार्य गर्दाखेरि हामी पहिला पहिलोचोटि हामी भगवान्लाई माग्ने गर्छौं र त्यो भगवान्लाई हामी भन्ने गर्छु र भगवान्सँग एउटा अब हामी एउटा प्रार्थना राख्छु है